हाम्रो वरिपरि प्रकृतिमा अब बिजिनेस गर्ने कुराहरू त अब के छ अब हाम्रो कमान छ सिन्कोना कमान त्यहाँ कुइनाइनहरूको बोक्रा बेच्न सकिन्छ लबर लाबर रोपेर रबरको चोप निकालेर त्यो बेच्न सकिन्छ कफी कफी कफी बेच्नु सकिन्छ साग सागहरू अब सागहरू रोपेर सागहरू बेच्नु सकिन्छ अन्त मरीच भयो मरीच रोपेर मरीचहरू बेच्नु सकिन्छ जैवीनको रस जैवीनको रस पनि अब जैवीनको रस पनि पिनेर जैवीनको रस पनि हामी दबाईको लागि बेच्नु सकिन्छ अन्त अब हाम्रो हाम्रो घरदेखिनको अब निकै अब निकै तल खोला छ खोलाबाट अब बल्छी खेलेर जाल हिर्काएर माछाहरू बेच्न सकिन्छ माछाहरू बेच्छ